हेलो सुन्नुभयो ए अहिले क्लियर भयो तपाईँले यसमा यो जिम मेम्बर र यो योगामा केही तपाईँले केही गर्नुभएको छ अहिलेसम्म कुनै पनि यस्तोहरू

र यो बिषयमा तपाईँलाई अलिकति भन्नु चाहन्छु नि म कि तपाईँलाई अहिलेसम्म केही गर्नु भएको छ भने ब गर्नु भएको छैन भने चाहिँ बिहान मर्निङमा चाहिँ यसो अलिक योगा सोगा गर्नुभए पनि राम्रो हुन्थ्यो भनेर नि हल्काफुल्का एरोबिक गर्नुहुन्छ

ए मर्निङ वकहरू गर्नुहुन्छ ए आफै हिँडेर

ए ठिकै रहेछ त

अँ त्यो तपाईँ त्यो पनि तपाईँको राम्रै हो बिहान बिहान हिँड्नु हुँदो रहेछ हो जानु हुँदा नजिक नजिक त्यो पनि राम्रै हो किनभने तपाईँले बिहान बिहान अलिकति एक मिनट जस्तो चाहिँ योगा एक मिनट गर्दा पाँच मिनट दस मिनटसम्म त अब टाइम निकालेर सम् सिम्पल खालको योगा गर्नुभयो भने धेरैवाट तपाईँलाई फाइदा हुन्थ्यो हुन्छ अन्त एउटा फाइदा हुन्छ तपाईँ हिँड्नु तपाईँको वकिङको फाइदा त्यसमा तपाईँले पाउनु हुन्थ्यो हल्का हल्का प्रणायामहरू हल्का हल्का योगाहरू गर्नुभयो भने तपाईँलाई धेरैवटा बेनिफिटहरू तपाईँले पाउनु सक्नुहुन्छ हो त्यो त तपाईँलाई योगा बाहेक वकिङ गर्नु सक्नुहुन्छ तपाईँले हो वकिङहरू गर्नु सक्नुहुन्छ साथै तपाईँले यसो ट्ररेडमिल घरमा छ भने कुद्नु पनि सक्नुहुन्छ तपाईँ वकिङतिर हिँड्नु सक्नुहुन्छ घरमा छ भने चाहिँ नभए घरमा छैन भने तपाईँको सबसे बेस्ट चाहिँ वक पनि सबसे वान अफ द बेस्ट एक्सर्साइज नै हो वक गर्नुभयो भने धेरैवटा फाइदा तपाईँलाई हुन्छ भनेर नि

ओके ओके थ्याङ्क यू